हाम्रो दार्जिलिङ जिल्लामा मुख्य चुनौती अनि समस्या चाहिँ के छ कि नराम्रो रोडको इन्फ्रास्ट्रक्चर छ जो कि उनीहरूले महिनै पछि बनाउँछ रोड भनेको कुरा चाहिँ वर्षमा एकपल्ट होइन अनि रोडमा निकै गड्डागुड्डीहरू पनि हुन्छ जो कि एक्सिडेन्ट हुने चान्सेसहरू हुन्छ त्यो सब सुधार गर्यो भने चाहिँ रोड एक वर्षमा पनि बनिन्छ होइन अनि चलाउनेहरूलाई गाडी चलाउनेहरूलाई पनि सजिलो त्यो अनि अझै एउटा करप्सन हाम्रो जति पनि अब एजुकेटेड मान्छेहरू छ जो जब एप्लाइ गर्नु लागि चाहन्छ होइन त्यहाँको मान्छेहरूले चाहिँ पैसा दिएर एडमिट गराउँछ जबमा जो कि राम्रो होइन त्यो करप्सनहरू पनि मेटायो भने जति पनि हाम्रो गरिबहरू गरीब मान्छेहरू वेल एजुकेटेड मान्छेहरू छ तिनीहरूलाई सजिलो हुन्छ यसो करप्सनहरूमा अनि पोलुसन पोलुसन चाहिँ के छ हाम्रो दार्जिलिङ जिल्लामा गाडीहरूको पोलुसन पेपर फेल हुन्छ होइन अनि कालो धुवाँहरू निक्लिन्छ त्यसमा चाहिँ अब जति पनि गाउँको मान्छेहरू छ सहर गाउँको मान्छेहरू छ तिनाहरू पोल्युटेड हुन्छ जे कि त्यस्तोहरू नि चेकअप हुनुपर्यो स्ट्रिक्टली फलो रुल्सहरू पनि एप्लाइ गर्नुपर्यो अब त्यस्तो लाग्यो भने त्यहाँको मान्छेहरूलाई राम्रो हो त्यहाँको इन्भाइरोन्मेन्टहरूलाई राम्रो अनि ग्रोविङ एन अनइप्प्लोइमेन्ट के हाम्रो दार्जिलिङ जिल्लामा मान्छेहरू राम्रो पढेर पनि वेल एजुकेटेड भएर पनि उनीहरू जब् पाउँदैन कामहरू पाउँदैन जो कि सबैले यस्तो गर्यो भने बेरोजगारी हामीले हेर्नुसक्छ जो कि नराम्रो हो अब यसमा पनि राम्रो लागु गर्यो भने गरीब दुखीहरूलाई सजिलो त्यति नै हो